आजकल त त्यस्तो नानीहरू गेम्सहरू खेल्दैन खेलौनाहरू खेल्दैन किनभने सबैको हातमा मोबाइल दिएको हुन्छ उनीहरूको आफ्नो आफ्नो गार्जेनले त्यसै कारणले उनीहरू गेम खेल्दैन पहिला घडी त हाम्रो समयमा हामी त अब पुरा गेम खेल्थ्यो गेम्स भन्दा पनि अब गेम्समा के के ब्याडमिन्टन फुटबल लकुडक भन्ने पनि खेल्थ्यो अन्त भाँडाकुटीहरू त्योहरू त अब सानैदेखिको खेलेको भाँडाकुटी अन्त त्यो घर घरहरू पिङहरू खेल्थ्यौँ बट अहिलेको चाहिँ कस्तो छ भन्दा अहिलेको जमना नै सबै अनलाइन छ अनि नानीहरू पनि सबै अनलाइन भइसक्यो सबै अनलाइन गेम खेल्छन् अन्त कराउँछन् फोनतिर पब्जीहरू खेल्छन् अन्त पब्जीहरू खेल्दाखेरि स्पिकर अन गरेर बोल्दै खेल्छन् ए भाग भाग भाग भन्दै गरेको हुन्छ हामीलाई त के हो के हो हामीलाई भनेको जस्तो लाग्छ तर उनीहरू आफ्नै धुनमा फोनतिर खेल्दै गरेको हुन्छ अहिलेको नानीहरू सबै यस्तो गेमहरू हामी जस्तो पहिला पहिला हामी जस्तो चाहिँ खेल्दैन अहिले सबै अनलाइन भएको छ